बगैँचामा फुलेको फुलहरू अब के गर्नु हुन्छ हामीले सयपत्री अनि मखमली इत्यादि फुलहरू हामीले रोप्छौँ सिजनमा अनि दस दसैँ तिहारतिर हामीले बेच्छौँ

अनि यदि फलफुलहरूमा अम्बक सुन्ताला काँक्राहरू हामी सबै बस्तीमा लाएको फलफुलहरू कति सबै कुरो चाहिँ हामीले कति बेच्छौँ कति केटाकेटीले खान्छ त्यो उब्रेको सबै बेच्छौँ अनि त्यो फालफुलबाट हामीले रुपियाँ पैसा जमाएर अनि कतिवटा कामहरूमा हामी लाउने गर्छौँ